हामी सबैजनालाई विधित भएको कुरा हो है हाम्रो पूर्वजहरूले कहिले पनि यो डाइनिङ टेबल भन्ने कुरा न सुनेका थिए न युज युजमा त सायद युज त गरेनन् नै है र सुनेको पनि थिएनन् यो डाइनिङ टेबल भनेको कुरो भर्खरै भ धै हाम्रो हाम्रो समाजमै यो भर्खर भर्खर मात्रै आएको हो र हामी सोच्छौँ कि अब यो डाइनिङ टेबल मा बसेर हामीले खाँदाखेरि चाहिँ हामी चाहिँ एकदम अब स्टान्डर्ड मेन्टेन गरेको छौँ भन्ने कुरो है तर त्यो सब कुरोहरू चाहिँ केही पनि होइन अब जतिसक्दो हामीले यो डाइनिङ टेबलको प्रयोग नगरेकै राम्रो किनभने हामीले भोजन गर्दाखेरि हामी यदि पलैँट पलैँटी कसेर भुइँमा बसेर भोजन गर्छौँ भने त्यो त्यो त्यो प्रकारले हामीले भोजन गर्दा त्यो हाम्रो शरीरको लागि एकदम लाभदायक हुनेगर्छ र हामी डाइनिङ टेबलमा बसेर भोजन गर्दा चाहिँ त्यो हाम्रो शरीरको लागि लायक लाभदायक हुन्छ जतिसक्दो अब मलाई थाहा छ अब पहिला पहिला पहिला हाम्रो पूर्वज हाम्रो बाबुआमा हाम्रो बाजेबोजूहरूले भुइँमा बसेर पलैँटी कसेर बसेर भोजन गर्नुहुन्थ्यो र कति स्वस्थ स्वस्थ हुनु हुनुहुन्थ्यो र आजकल हामी हाम्रो सु नानीहरूलाई पनि त्यही डाइनिङ टेबलमा बसेर खाना खानु सिकाउँछौँ जुन चाहिँ चाहिँ हाम्रो स्वास्थ्यको लागि एकदम हानिकारक छ जतिसक्दो हामी हाम्रो नानीहरूलाई भुइँमा बसेर खाना खान सिकाऊँ पलैँटी कसेर भुइँमा बसेर खाना खाँदा हाम्रो स्वास्थ्यको लागि राम्रो छ त्यही भएर डाइनिङ टेबलको प्रयोग चाहिँ कम कम से कम गरौँ